हाम्रो राज्य पश्चिम बङ्गालमा म मनाइने धार्मिक पर्वहरू थुप्रै नै छन् तीमध्ये बिशेष चै तिहार ईद क्रिस्मस वैशाखीहरू नै छन् आरी हामी बङ्गालमा भएकोले गर्दा उहाँको हाम्रो बङ्गाली समुदाय पनि हिन्दू पर्व हिन्दूवासी नै भएकोले हामी पनि हिन्दू नै भएकोले गर्दा हिन्दू पर्वहरू चाहिँ बिशेष गरेर हामी मनाउँछौँ तीमध्ये तिहार चाहिँ मुख्य हो हाम्रो पहाडी क्षेत्रमा चाहिँ तिहार मनाउँछौँ तिहारमा धुमधामसँगले हामी मनाउने गरेका छौँ त्यस्तै अर्को एउटा पर्व छ यहाँ विशेष कालिम्पोङमा चाहिँ वैशाखी पनि मनाउँछ हाम्रो एउटा संस्था छ गोर्खा संस्कृति संरक्षण समिति भनेर संस्कृति बिषय यसमा राजनीति छैन तर संस्कृति मात्रै छ गर्दाखेरि सप्तमीको दिन पर्व परेर र धुमधाम आफ्नो आफ्नो वेषभूषामा जुलुसमा हिँड्छन् वेषभूषा अनि त्यति नै बेला ए बुर्जुक ब्यक्तित्वहरूलाई को कसलाई के के गरेको छ पालैपिच्छे उहाँहरूले सम्बर्द्धना पनि गर्नु भएको गर्ने व्यवस्था छ जस्तै गत बर्ष त्यही सम्बर्द्धनाको कार्यक्रममा उहाँहरूले मलाई पनि छान्नुभएको थियो र मलाई पनि एउटा सम्बर्द्धना जनाउनु भयो गोर्खा संस्कृति संरक्षण समितिको माध्यमबाट हामीले पहिला स्कुल पढ्दाखेरि एउटा हस्तलिखित पत्रिका निकालेको थियौँ त्यो बिषय साथ साथै झुल्के घाम भन्ने पत्रिका निकालेका थियौँ साथसाथै म धेरैवटा संस्थामा भएकोले गोर्खा दुई यो दुखः निवारक सम्मेलन एसोसिएसन त्यस्तै धेरै खालको संस्थामा भएकोले गर्दाखेरि मलाई त्यही बिचार गरेर बिषय मलाई चाहिँ यो उमेरमा उहाँहरूले छानेर ऊ यो एउटा सम्बर्द्धना गर्नुभयो त्यो पर्व पनि खुबै स्वादिलो हुन्छ अर्को हाम्रो पर्वकै रूपमा मनाउँछौँ पन्ध्र अगस्त स्वतन्त्र दिवस यो पनि एउटा पर्वको रूपमा चाहिँ सांस्कृतिक प्रोगाम पनि हुन्छ स्कुलको बिहान बा देखि लिएर मार्च पासदेखि लिएर सबै सांस्कृतिक प्रोगामहरू भएको हुन्छ त्यो पनि एउटा मनाउँछौँ अरू पर्वहरू वैशाखी मनायो क्रिसम्स अब क्रिसमस भने हाम्रो हामी यहाँ क्रिसमस मनाउने हाम्रो छिमेकीहरू पनि थुप्रै छन् उहाँहरूले पनि क्यारल खेल्छन् क्रिसमस धुमधामसँग मजाले मनाउँछन् साथै क्रिसमस नभए पनि त्यो छेउछाउ छिमेकीहरूसँग पनि उहाँहरूको त्यो जुन चाहिँ तिहार छ आदन प्रदानहरू हुन्छ उहाँहरूसँग पनि हामी मिलेर खुसीयाली मनाउँछौँ त्यस्तै प्रकारले हामीले ईदमा पनि उहाँहरूलाई साथ दिन्छौँ कोही कोही साथै गएर उहाँहरूको त्यो जुन चाहिँ जुलुसहरू हुन्छ त्यसमा पनि हामी साथ दिएर हे हेर्छौँ यस्तै प्रकारले हामीले हाम्रो मनाइने हाम्रो उयसमा मनाइन्छ तिहार पर्व द दसैँमा पनि त्यस्तै प्रकारले मानउछौँ तर दसैँभन्दा तिहारमा चाहिँ उल्लाससाथ देउसी भैलो गीतहरू गाउँदै नाँचगान गर्दे मनाउँछौँ मनाउँछौँ त्यस्तै भाइ हाम्रो चेली बेटी माइतिको सम्बन्ध प्रगाढ भएको हुनाले गर्दाखेरि भाइटिका लगाउने चलन चेलीबाट माइतीहरूलाई भाइ टिका चलाउँछौँ कहाँ कहाँ धेरै धेरै ठाउँ टाढो टाढोबाट आएर पनि चेलीकोमा आउँछन् माइतीहरू पनि चेलीको घरमा पुग्छन् र एक बर्षसम्म बिरानो भएको सम्बन्धलाई चाहिँ फेरि प्रगाढ बनाउँदै राम्रोसँगले हामीले मनाउँछौँ यस्तै पारा हाम्रो यस्तै नै छ पर्वहरूमा त्यो अहिले मैले वर्नण गरेँ त्यत्ति नै हुन्